उपभोक्ताहरूले दिगो र नीतिगतरूपमा पशुपालन कामहरूलाई समर्थन गर्न सक्छौ भन्दाखेरि चाहिँ अब पशुपालन अब पशुपालनमा चाहिँ अब राम्रो राम्रो अब पशु पशुपालन पशु पन्छी कुखुरा सुँगुरको पाठा अनि मसिना बाख्राको पाठाहरू आदि बाट उयोहरू गर्न सक्छौँ यो यो योजनाहरू चाहिँ हामीले कहाँबट पाउँछौँ भनेर भन्दाखेरि चाहिँ एसै स्वनिर्भर दलबाट स्वनिर्भर दलबाट पाउँछौँ अनि यी पेसाहरू पनि हाम् योबाट नै हामी पाउँछौँ स्वनिर्भर दलबाट हाम्रो आफ्ना दलहरूबाट यो पेसालाई अझै राम्रो बनाउनको लागि र सजिलो बनाउनुको लागि क अब उयोहरू गर्नु पऱ्यो भने चाहिँ अब तपाईँहरूले आएर आफ्नो आफ्नो गाउँ घरमा वर बीज बिरुवा अब यस्तो उयोहरू मात्रै नदिएर तपाईँहरू आएर हामीलाई ट्रेनिङहरू दिएर गरोस् भन्ने सिफारिसहरू छ